औ ड्राइभर दा हेर्नु न यो बाटो त पिपिसी रोड बनाउँदै रहेछ बल्लबल्ल कस्तो बिग्रिएको बाटो अब अर्को नयाँ बाटो त तपाईँले लानुहुँदैछ कतिखेर पुग्छ मतलब कति टाइममा पुग्छ किनकि अरूमा त म थर्टी फाइभ मिनट्सहरूमा त पुगिहाल्थ्यो अब यसमा चाहिँ कति मिनट्समा पुग्छ भनिदिनु न बल्लबल्ल त रोड बनाएको त्यस्तो जत्ति नै रोड बनाउनु आए पनि पैसाहरू त खाने नै नै हो होइन अब कतिखेर पुग्छ भनिदिनु होस् न